कालिम्पोङ जिल्लामा यता बर्मेक साइडमा धेरै होमस्टेहरू पाइन्छ जस्तै खालिङ होमस्टे चामलिङ होमस्टे पियन्सु होमस्टे अनि लाभातिर पनि यस्तै धेरै होमस्टेहरू छ र यता कालिम्पोङ जिल्लामा धेरै होटेलहरू पनि पाइन्छ अनि यता यतातिर धेरै खालखालको होमस्टे होटलहरू पाइन्छ दामी दामी हुन्छ नि अब लक्जरी टाइपको